नेपाली भाषा नेपालीहरूको प्रमुख भाषा हो हुन त नेपालीहरूले मात्रै थुप्रो ल्याङ्वेज बोल्छ थुप्रो भाषा बोल्छ तर सबै नेपालीहरूलाई कनेक्ट गर्ने भाषा भनेको चाहिँ नेपाली नै हो नेपालीको बिचमा पनि थुप्रो ल्याङ्वेज हुन्छ जस्तो कि गुरुङ नेवार तामाङ मगर थुप्रो ल्याङ्वेज थुप्रो ल्याङ्वेजहरू हुन्छ जुन आफआफ्नो आफआफ्नो पाराले बोल्छ मान्छेहरूले अनि त्यो नेपाली भाषा सिक्नुको सिक्नुको लागि हाम्रो यहाँ स्कुलहरू पनि छ नेपाली स्कुलहरू पनि छ तिन चारवटा नेपाली स्कुल गा नानीहरू जान्छ नेपाली सिक्नुको लागि त्यो चिज राम्रो हो नानीहरूले आफ्नो आफ्नो भाषा सिक्दैछ इङ्लिसहरू छोडेर आफ्नो भाषा सिक्दैछ आफ्नो संस्कृतिलाई आफ्नो संस्कृतिलाई कन्टिन्यू गरिरहेको छ कन्टिन्यू गरिरहेको कुनि अनि नेपाली अनि नेपाली नेपाली ल्या अनि नेपाली भाषालाई गोर्खाली गोर्खाली गोर्खाली अनि तसखे तसखेरा भाषा पनि भनिन्छ यो चाहिँ पहिला संस्कृत भाषाबाट लिई संस्कृत भाषाबाट लिइएको हो लिइएको वर्डसहरू हो वर्डसहरू हो अनि हाम्रो यता हाम्रो यता कोप्रेसीमा सबजनामा सब नेपाली हुनुहुन्छ जसले हामीलाई हाम्रो हाम्रो ल्याङ्वेज जान्नुलाई अझै अझै अझै हेल्प गर्छ आफ्नो ल्याङ्वेजलाई जान्न आफ्नो ल्याङ्वेजलाई सिक्नु हो ताकि मतलब त्यसले गर्दा हामीलाई आफ्नो भाषालाई भुलिँदैन आफ्नो भाषा भुलिँदैन त्यसले गर्दा हामीले